स्पोट्सभरिमा चाहिँ मलाई सबसे राम्रो चाहिँ फुटबल लाग्छ जहाँ कि एघारजना खेल्ने हुन्छ जस्तो कि किप्पर मिडल अनि डिफेन्स रिङ्सहरू फुटबल खेल्दा चाहिँ साह्रै रमाइलो रमाइलो लाग्छ जहाँ कि दर्शकहरूले हेर्दा पनि दर्शकहरूले पनि साह्रै साह्रै मनपराउनु हुन्छ फुटबल म्याच चाहिँ सबैले नै मनपराउनु हुन्छ त्यो खेल्दा चाहिँ उयो साह्रै रमाइलो लाग्छ दर्शकहरूले चाहिँ अझै सपोर्टहरू गरिदिन्छ जहाँ कि आफू आफू खेल्दै गरेकोमा दर्शकहरूले पनि चिल्लाउँदै सपोर्टहरू गर्छ त्यतिखेर चाहिँ उयो साह्रै अझै उयोभित्रबाट चाहिँ जोस आउँछ कि म यो गोल हाल्छु यस्तो उस्तो हामी चाहिँ जित्नैपर्छ यस्तो चाहिँ उयो यस्तो चाहिँ हुन्छ जहाँ कि साह्रै रमाइलो हुन्छ साथीहरू पनि हुन्छ दर्शकहरूले पनि उयो सपोर्ट गरिदिनु हुन्छ सबैले उयो फुटबल भनेको चाहिँ सबैले नै उयो मन मनपराउँछ